भारतीय चलचित्र उद्योग जसलाई बलि बलिउड भनिन्छ अहिले घरि निर्माण भइरहेको चलचित्रहरू विशेष विभिन्न क्षेत्रहरूमा योगदान पुर्याएका ती प्रसिद्ध व्यक्तिहरू साथै इतिहासका महान व्यक्तिहरूको जीवनीसँग आधारित छन् जस्तै खेलकुदको क्षेत्रमा भन्नपर्दा महेन्द्र सिंह धोनी सचिन तेन्दुल्कर एमसी मेरिकोम इत्यादि देशका महान व्यक्तित्वहरू जस्तै महात्मा गान्धीको विषयमा सुभाषचन्द्र बोस भगत सिंह चन्द्रशेखर आजाद इत्यादि इतिहासका महान व्यक्तिहरू जस्तै अकबर अकबर दि ग्रेट पनि भनिन्छ अकबर महान है झाँसी कि रानी लक्ष्मीबाई ताना जी इत्यादि का जीवनीको आधारमा बनाइएका देशका वीर जवानहरूको विषयमा जस्तै बर्डर एलओसी सर्जि सर्जिकल स्ट्राइक इत्यादि अस्सी नब्बे दसकका चलचित्रहरूका विषयवस्तुहरू समयसापेक्ष हुन्थे त्यस्ता चलचित्रहरूको धेरै प्रभाव हुन्थ्यो समाजमा अनि भारतीय सङ्गीतको विषय भन्नुपर्दाखेरि भारतीय सङ्गीत विश्वप्रसिद्ध छ भारतीय शास्त्रीय सङ्गीत धेरै गहन छ धेरै महान छ विस्तृत छ भारतीय लोक सङ्गीत पनि उत्तिकै मनोरञ्जनात्मक साथै प्रसिद्ध छन् भारतीय अहिलेको भारतीय बलिउड सङ्गीत त झन् विश्वप्रसिद्ध नै छ म विशेष गरेर समयसापेक्ष विषयवस्तुहरूलाई लिएर बनाइएको चलचित्र श्रृङ्खला हेर्ने गर्दछु पारिवायिक पारिवारिक है विषयमा पनि बनिएका चलचित्रहरू हेर्न मनपर्छ विज्ञान तथा तक्निकी क्षेत्रमा ध्रुवगतिमा विकास भइरहेको विषयमा आधारित चलचित्रहरू पनि हेर्ने गर्दछु साथै हास्यव्यङ्ग्यले भरिपूर्ण चलचित्र पनि म हेर्ने गर्दछु मलाई मनपर्ने अभिनेता शाहरुख खान अनि अभिनेत्री चाहिँ तब्बू हो मलाई सबैभन्दा बढी मनपर्ने चलचित्रहरू जस्तै मिस्टर इन्डिया चलचित्रको गीत जिन्दगी कि यही रीत है हार के बाद ही जित है भन्ने गीत खुब मनपर्छ बोर्डर चलचित्रको दुईवटा विशेष गीतहरू है जस्तै संदेशे आते है अनि ए जाते हुए लम्हो भन्ने मलाई मनपर्ने गायक किशोर कुमार हो र उहाँको सबै गीतहरू मलाई मनपर्दछ है म कोही कोही बेला गाउँछु पनि र उहाँको विषयमा भन्नुपर्दाखेरि किशोर कुमार है उहाँको अब असली नाम चाहिँ आभास कुमार गाङ्गुली थिए र उहाँ चार अगस्त उन्नाइस सय उन्तिसमा उहाँको जन्म भएको थियो र तेह्र अगस्त उन्नाइस सय सतासीमा उहाँको देहान देहान्त भएको थियो र उहाँ एक महान सिङ्गर है के भन्छ सङ्गीतज्ञ भनौँ है गायक त थिए साथसाथै उहाँ एक असल अभिनेता पनि थिए र उहाँले धेरै अभिनयहरूमा धेरै चलचित्रहरूमा आफ्नो अभिनय प्रस्तुत गरिसके सकेका छन् जस्तै एउटा चलचित्र मलाई याद छ पडोसन सुनिल दत्त पनि थिए मेहमुद साहब पनि हुनुहुन्थ्यो र एउटा खुबै गीत पनि चलचित्रको गीत पनि सुबै प्रसिद्ध छ मेरे सामने वाली खिड्की मे भन्ने र एकदमै राम्रो हुनुहुन्थ्यो है महान गायक हुनुहुन्थ्यो किशोर कुमार र उहाँको उहाँ अब यस संसारमा हुनुहुन्न तर पनि उहाँले गाउनुभएको सबै गीतहरू त्यति बेला पनि उत्तिकै प्रसिद्ध थिए र अहिले पनि ती ती गीतहरू त्यत्ति नै प्रसिद्ध छन् र प्रायः सबै सबैलाई ती गीतहरू मनपर्छ र मलाई पनि उत्तिकै मनपर्छ